हेलो राजेस तिमी कहाँ छौ हेर न मैले अस्ति सिटी सेन्टरबाट एउटा टाइटनको वाच किनेको छु कि साह्रो मन पऱ्यो राम्रो छ राम्रो मोडल पनि राम्रो छ अन्त लुगा किन्नु भनेर गएको थिएँ तर घडी देखेर साह्रो मन पऱ्यो अन्त त्यो तिन हजार लाग्यो त्यो घडीलाई तिन हजार लाग्यो साह्रै राम्रो छ साह्रै कम राम्रो कम्पनीको टाइटनको राम्रो छ